हामीले चाहिँ फुलबारीमा सागबारीमा काँटा फरुवा कोदालो गैँती गैँती फरुवा गैँडा फरुवा त्यसले चाहिँ हाम्रो माटोहरू गोड्नु ढेला फुटाउनु फुलहरू रोप्दा काँटा फरुवा बेल्चा हो त्यो चाहिँ प्रयोग गर्छौँ हामीलाई त्यो जरुरी हुन्छ माटोको काम गर्दा फुलहरू रोप्दा गोड्दा बारीमा सागपातहरू गर्दाखेरि मेन काँटा फरुवा गैँती कर्नी यो चाहिँ जरुरी हुन्छ हामीलाई त्यसले चाहिँ हामीहरू माटोहरू गोड्नुमा मलहरू लगाउनुमा बाली लगाउनुमा काँटा फरुवा गैँटा फरुवा यो दुइटाचाहिँ जरुरी हुन्छ अनि कर्नी भन्ने सानो सानो माटोहरू खन्ने त्यो चाहिँ फुलहरू गोड्दा फुलमा माटो लाउँदा काँटा फरुवाले चाहिँ ढेलाहरू फुटाउनु माटो मलिलो गराउनु काँटा फरुवा त्यसले त्यो प्रयोग गर्छौँ गैँटा फरुवाले चाहिँ अलिक ठुलै निकै गहिरो खन्नुपऱ्यो भने त्यो प्रयोग गर्छौँ अनि ब्रस पनि हुन्छ तार ब्रस पनि हुन्छ त्यसले माटोलाई अलिक उर्जा बनाउने तार ब्रस त्यो पनि प्रयोग गर्छौँ कोदालो त्यसले पनि माटोहरू खन्ने काम गर्छौँ बेल्चा फरुवा गैँता फरुवा गैँडा फरुवा कर्नी तार ब्रसहरू प्रयोग गर्छु बारीमा फुलबारीमा तिनीहरूको जरुरी पर्छ